पहिला पहिला म पनि मेला बजार घुम्नु जान्थेँ के हरे घुम्नु जान्थेँ डुल्नु जान्थेँ रमाइलो गर्थेँ पहिला पहिला सानो हुँदाखेरि कस्तो कस्तो खेल्थेँ म पनि रोटेपिङ खेल्थेँ मेला बजार खेल्थेँ बजार जान्थेँ साथीहरूसँग खेल्थेँ के के के के खेल्थेँ म पहिला पहिला सानोको खेलेकोहरू अहिले मलाई पुरा याद आउँछ पहिला पहिलाको खेलेको कुदेको नाँचेको घुमेको रोटेपिङ खेलेको साथीहरूसँग घुमेको कता कता गएर रमाइलो गरेको सानोको नानीहरूको याद अहिले मलाई पुरा आउँछ र यति भन्दै राख्दैछु धन्यवाद